मैल एउटा जिन्स मगाएको थिएँ त्यो जिन्स चाहिँ एकदमै राम्रो आएन है म धेरै नै निराश भएँ त्यो जिन्स चाहिँ मैले मिसो एपबाट मगाएको थिएँ है अनि मैले त्यो जिन्समा धेरै नै पैसा पनि हालेको थिएँ है अनि मैले त्यो जिन्स जब देखेँ नि है फर्स्ट अनलाइन हेर्दाखेरि देखेँ तर त्यो अनलाइन हेर्दाखेरि मलाई एकदमै राम्रो लागेको थियो है तर जब त्यो डिलिभर भएर आयो है मैले त्यो प्रडक्ट ओपन गरेर हेर्दाखेरि है खोलेर हेर्दाखेरि एकदमै राम्रो आएको थिएन है मलाई त्यसको न त लेन्थ नै राम्रो आएको थियो है मैले चाहिँ लेन्थ चाहिँ त्रिचालिस गरेर मगाएको थिएँ है तर त्यो लेन्थ अनुसार मेरो लुगा पनि आएको थिएन अनि साइज पनि राम्रो आएको थिएन है कम्मरको साइज पनि राम्रो आएन है मैले साइज ट्वेन्टी एट गरेर मगाएको थिएँ है अन्त त्यसको साइज थर्टी ती थर्टी टूहरू भनेर आयो होला है क्वालिटी पनि एकदम राम्रो थिएन है मलाई त्यो जिन्सले एकदमै प्रब्लम दियो है घरमा पनि आमाहरूकोबाट मैले पुरा है कराई खाएँ मगाउनु चाहिँ मैले ब्यागि जिन्स मगाएको थिए है जुन चाहिँ चाहिँ अलिकति ठुलो नै हुनुपर्ने हो खुट्टाबाट है तर त्यसको त्यसको साइज हेर्दाखेरि चाहिँ मेरो एक साइडमा नै दुईवटा खुट्टा आँट्ने जस्तो नै आएको थियो है म धेरै निराश भए त्यो प्रडक्टले त्यो प्रडक्टले गर्दाखेरि अनि मैले धेरै जस्तो प्रब्लम पाएँ है त्यो प्रडक्टबाट मैले रिटर्न पलेसी पनि ढिलो नै ढिलो पाउँदो रहेछ है मिसोको अनि मैले त्यो प्रब्लम धेरै धेरै पाएँ अनि जब म बजार गएँ है त्यही सेम प्रडक्ट मैले बजारमा देखेँ है बजारको प्रडक्ट चाहिँ यति साह्रो राम्रो थियो है अनि अलिकति महँगो थियो तर जुन चाहिँ आएको भन्दा चाहिँ धेरै राम्रो प्रडक्ट थियो त्यो है धेरै राम्रो आयो धेरै राम्रो पाएँ है मैले अनि मैले त्यो रिटर्न गरिसकेर चाहिँ है रिटर्न गरेँ अनि पैसा ढिलै नै धेरै ढिलो पाएँ पनि तर जब त्यो पैसा पाएँ है मैले त्यो पैसा पाएर चाहिँ मैले गएर बजारमा नै त्यो सेम जिन्स नै किनेँ है त्यो बजारको जिन्स चाहिँ एकदमै राम्रो एकदमै लाइक एकदमै राम्रो सबलाई रिकमेन्ड गर्ने टाइपको थियो तर जुन चाहिँ अनलाइन आएको थियो है म एकदमै त्यसले गर्दाखेरि चाहिँ निराश भए है त्यो जिन्स चाहिँ एकदमै राम्रो आएको थिएन